अब मलाई पकाउनु मन पर्ने अब खानाहरू त अब धेरै नै छन् अब तरै पनि अब बात गर्नु अब पर्दा चाहिँ अब म चाहिँ अब बिर्यानीको अब कुरा गर्न चाहन्छु अब अब मलाई चाहिँ बिर्यानी बनाउन चाहिँ एकदमै मन पर्छ अब हुन्छ नि अब अब किन आब किन मन पर्छ अब बिर्यानी बनाउन भन्दाखेरि चाहिँ त्यसमा अब बिर्यानी बनाउने धेरै नै तरिकाहरू छन् अब तपाईँले अब अब भारतवर्षभरि बिर्यानी म बिर्यानी अब खाइन्छ तर अब मलाई लाग्छ अब मैले अब मैले पकाउने अब बिर्यानी बनाउदाखेरि चाहिँ म चाहिँ अब धेरै नै अब अर्कै अब प्रकारले बनाउने गर्छु अब किनकि चाहिँ अब मलाई चाहिँ खानाहरू बनाउँदा चाहिँ अब स्वादसँग चाहिँ अब प्रयोग गर्न मन मनपर्छ हुन्छ नि अब यो हाल्दा कस्तो स्वाद आउँछ अब त्यो चिज हाल्दाखेरि अब कस्तो स्वाद आउँछ भन्ने अब अब खालकोहरू हुन्छ नि अब बिर्यानी अब बनिन्छ अब अब दुई प्रकारको खासमा बिर्यानी अब अब भन्नु पर्दा त अब दुई प्रकारको मात्रै हुन्छ अब किनकि अब एउटा हुन्छ अब चिकन बिर्यानी हुन्छ अर्को चाहिँ हुन्छ अब मटन बिर्यानी हुन्छ दुईटा नै बनाउनु मन पर्छ मलाई अब दुईटा नै अब खान पनि मलाई दुईटा नै मन पर्छ अब ज्यादा जस्तो अब बनाउनु चाहिँ मलाई अब चिकन बिर्यानी चाहिँ मलाई धेरै नै मन पर्छ अब किनकि त्यसमा धेरै नै अब मसालाहरू धेरै नै प्रयोग गरिन्छ त्यसमा जसमा त्यो मसालाहरूमा धेरै नै गुण हुन्छ जस्तै अब गरम मसालाहरू यो दालचिनी भयो अलैँचीहरू हौ त्यस्तोहरूको सुगन्ध मलाई अब एकदमै मन पर्छ अब यो अलैँची जुन हुन्छ अब यो अलैँचीको अब सुगन्ध झन् अब मलाई धेरै नै मन पर्छ अनि खानामा अब चियाहरूतिर अलैँची हालेको छ भने मलाई अब धेरै नै मन पर्छ त्यो मलाई आफै नै अब स्वदिष्ट लागिहाल्छ अब

अन्त यो बिर्यानीमा अब भन्न पर्दाखेरि यो अब धेरै नै आबो मसलाहरू त अब धेरै नै हालिन्छ अब पुर अब पुर्व भारतमा अर्कै मसालाहरू अब प्रयोग गरिन्छ उत्तर भारतमा अर्कै अब आफ्नो आफ्नो जग्गामा अब बिर्यानी बनाउने आफ्नो आफ्नो तरिकाहरू छन् तर मलाई लाग्छ मेरो तरिका अब आफ्नै तरिकाले बनाउँछ अब मलाई अब मैले कहीँबाट अब सिकेको पनि होइन मलाई कसैले यो बनाउनु सिकाएको पनि होइन मैले अब यो हेरेरै अब अरूले अब बनाएको हेरेर नै अब यो चाहिँ मलाई अब सिकेको मैले यो अब बिर्यानी बनाउनु चाहिँ अब पहिला म मो होटेलमा काम गर्दाखेरि अब त्यहाँनिर फर्स्ट फर्स्टमा त अब भाँडाहरू मोल्नु थियो काम अब पिच्छे त्यहाँनिर अब किचनमा काम गर्दाखेरि चाहिँ त्यहाँ मैले धेरै नै अब सिक्नु पाएँ अब त्यस बारेमा त मैले धेरै नै खानाहरू पकाउनु मैले त्यहाँनिर धेरै नै सिकेँ त्योभरी अब मलाई मासु चाहिँ एकदमै मन पर्छ अनि त्यही कारण म बिर्यानी चाहिँ धेरै नै अब मिठो बनाउँछु भन्छ अब अरूले अब अब बिर्यानी अरूलाई मैले अब बनाएर दिँदा चाहिँ अब धेरै नै मिठो बनाएको छ भन्छ अब बिर्यानी बनाउने अब मानिसको फेरि गाउँमा अब धेरै नै अब इज्जत हुन्छ अब किनकि ब बिर्यानी अब त्यस्तो अब अब मेहनत लाग्छ नि त अब बिर्यानी बनाउनु त्यस्तो मेहनत गरेर त्यस्तो अब हुन्छ नि अब त्यस्तो मिठो बनाइन्छ मेहनत लगाएर अब त्यसलाई मेहनतले त्यो लटर पटर नगरी केही काम यताउता नगरी मेहनत गरेर बनाउँछु म चाहिँ बनाउनु पर्दा चाहिँ

बिर्यानी चाहिँ अन्त यो चाइनिज खाना बनाउनु पनि मलाई चाहिँ धेरै नै मन पर्छ यो भयो यो यो चौमिनहरू हुन्छ के के चिजहरू यो सुसीहरू पनि म धेरै नै राम्रो बनाउँछु हो यो मलाई मन पर्ने बिर्यानी त मन पर्छ बनाउनु तर अब प्रकारको कुरा गर्दा चाहिँ मलाई अब सबभन्दा मजा आउने मन पर्ने आफै पनि खानु पनि मन पर्ने चाहिँ यो चाइनिसहरू नै हुन्छ अब किनकि चाइनिजमा धेरै नै अब अब के भन्छ अब त्यसले स्वाद धेरै नै स्वाद हुन्छ त्यसमा एमएसजीको हाल्दा त्यसमा अब जादु भएको जस्तै अब धेरै नै जादु दिन्छ त्यसले जादुमा जादु अब स्वादको जादु सुगन्धको जादु दिइरहेको हुन्छ चाइनिज यसले चाहिँ हेर्दा पनि एकदमै राम्रो अब बनाउन पनि धेरै नै मजा आउँछ त्यो चाहिँ चाइनिज चाहिँ त्यही कारण चाहिँ मलाई चाइनिज खाना अनि बिर्यानी बनाउनु चाहिँ धेरै नै मजा लाग्छ